तपाईँले तपाईँ के अरे यो भिडियोग्राफी डेकोरेसनहरू गर्ने भाइ बोल्नु भएको हो एउटा फङ्सन छ कि तपाईँले भिडियोग्राफी गरेको कति लिनुहुन्छ

तिन दिनको हो अब त्यसमा तपाईँले कति मिलाएर लिनुहुन्छ तपाईँले त्यो भनिदिनुहोस् न मलाई ए पर डेको थर्ट्टी गरेर अलिकति कम्ती हुनु सक्दैन भाइ भिडियोग्राफीमा अलिकति त तलमाथि त हुन्छ नि त अन्त टोटल कति लिनुहुन्छ अन्त ट्वेन्टी फाइभ पर डे गरेर गरिदिनुहोस् न ए स्टिल फोटोहरू पनि स्टिल फोटोहरू पनि अब भिडियोग्राफी गरे पछि त यी यो त्यो फोटो पनि त खिचिन्छ होइन त्यसमै तपाईँले अब कति हुन्छ त्यसको मलाई गरिदिनुहोस् हो भिडियोग्राफीको कति लाग्छ अनि क्याटरिङ पनि चाहिएको छ डेकोरेसन पनि तपाईँकोमा हुनुसक्छ फाल्टै कति जस्तो लिनुहुन्छ तपाईँहरूले डेकोरेसनको अब डेकोरेसन तपाईँहरूले कस्तो कस्तो खालके कस्तो खालकेमा चाहिँ कति अमाउन्ट हामीलाई त त्यही चाहियो नि त कस्तो खालके डेकोरेसन गर्दाखेरि अब सिम्पल डेकोरेसन गर्दा कति चा चाहिन्छ अलिकति लाइटहरू लगाएर अलिकति राम्रोसँग गर्नुभयो भने त्यसमा कति जस्तो लिनुहुन्छ तपाईँहरूको होला नि त अब होइन फिफ्टी थाउजन्ड त्यो त बेसी भएन फिफ्टीमा अलिकति मिलाइदिनुहोस् अनि त्यो जो तपाईँले त्यो भिडियोगा भिडियोग्राफीको भन्नुहुँदैछ पर डे थर्ट्टी त्यसमा ट्वेन्टी फाइभ गरिदिनुहोस् हो अनि क्याटरिङको त म तपाईँलाई ठिकै हो अब तपाईँले त्यति भन्नुभयो त्यो ठिकै हुन्छ क्याटरिङको भिडियोग्राफी र अलिकति डेकोरेसनको चाहिँ तपाईँले मिलाइदिनुहोस् न ल कति कति भन्नु त हाम्रो त टाइम पनि यहाँनेरि बेसी बात भयो कि हामी सत्र अठार उन्नाइस हुन्छ ओके ओके थ्याङ्क यू भ थ्याङ्क यू